हेलो तपाईँ गीता बोल्नुभएको हो ए तपाईँको मेरो एउटा फ्रेन्डले तपाईँको नम्बर दिएको थियो कि अन्त चाहिँ सुन्नुहोस् न त्यो उयो मेरो घरमा चाहिँ मेरो प्यारेन्सहरू अलिकति ए़ज भएको हुनुहुन्छ कि अन्त मेरो चाहिँ नाइन टु फाइभ जब छ हो अन्त चाहिँ मलाई अलिकति प्रब्लम हुँदैछ मेरो अर्को काम गर्ने दिदी दिदीले चाहिँ उसको केही घरमा प्रब्लम भएर चाहिँ छोड्नुभयो नि त तपाईँलाई चाहिँ त्यसमा चाहिँ चाहिएको थियो तपाईँ तपाईँ के गर्नुहुन्छ होला हजुर सिक्टी फाइभहरूको एजमा छ हजुर हजुर सबै ठिकै छ त्यो साथी मात्रै बस्नुपर्छ त्यस्तो केही त्यस्तो केही छैन कि तपाईँ जस्ट आएर घरको कामसाम गरेर हो अँ त्यति नै छ खाना नर्मल हो ल त हजुर तपाईँ आज इभिनिङमा आउन सक्नुहुन्छ

हजुर हजुर

हजुर हजुर तपाईँले नि बिहान नाइन ओ क्लकदेखिको बेलुका फोरहरूसम्म गर्न सक्नुहुन्छ हजुर हजुर हजुर

म स्यालेरी तपाईँलाई तपाईँको कति छ तपाईँ ए पहिला भन्नु त तपाईँको तपाईँको कति छ एस्टिमेट हजुर

हुन्छ हुन्छ तपाईँ आज इभिनिङमा आउनुहोस् कि मेरो घरमा एलङ फाइभ थट्टीतिर तपाईँको तपाईँ फ्री हुन्छ होला होइन मलाई मेरो घरमा आउनु न ल त्यहाँबाट आएर बात गरौँ न ल हुन्छ एड्रेस यता त्यो जो साथी छ नि तपाईँ काम गर्नुहुन्छ नि जसकोमा उसकोमा होइन होइन उसको उसको घरभन्दा अग्लो अग्लो उयो गल्ली पस्नुपर्छ नि मलाई कल गर्नुहोस् न हिँडेर म तपाईँलाई भन्छु नि सुनिरहेछु ल ल हुन्छ